जीवनमा कला अत्यन्तै महत्त्वपूर्ण छ किनभनेदेखि कलाले मान्छेको विचारलाई शुद्ध गर्दछ त्यसलाई परिष्कार गर्दछ त्यसैले पनि कलाबिनाको मानिस चाहिँ जहिले पनि त्यो प्राणबिनाको मानिस या त पानीबिनाको कुवाजस्तो नै हुँदछ र कलाले चाहिँ समाजलाई कसरी सघाउँछ भन्दाखेरि कलाले साधारण मानिसहरूले नजानेका विषयहरूलाई र साधारण मानिसहरूले नबुझेका विषयहरूलाई चाहिँ कलाले सजिलो तरिकाले त्यसलाई बुझाउने काम गर्छ अनि समाजलाई चाहिँ सचेत बनाउने काम गर्छ र यसरी नै कलाको उपयोगिता चाहिँ समाजको निम्ति सबैभन्दा महत्त्वपूर्ण रहेको देखिन्छ